कालेबुङ जिल्लामै यदि हामी पेसाकै कुरा गर्नु हो भने पनि धेरैले सरकारी पेसा नपाएको कारणले नै भनौँ सानसाना आफ्नो आफ्नो घरमा होमस्टे होटल जस्ता व्यवसाय गर्दैछ सराय खोलेर आफ्नो घरपरिवारलाई धान्ने गरेका छन् र आज भन्नु नै भने हाम्रो कालेबुङमा त्यो कस्तो भन्दा मौसम एकदमै राम्रो भएको कारणले फुल बिरुवा रोपनरापन पनि गर्नसकिन्छ र विभिन्न फुलहरू रोपेर नर्सरी खोलेर देखाउने पनि चलन चलेको छ